हलो भाइ स्विगीबाट बोलेको हो ए मेरो अर्डर तपाईँले ल्याइदिनु हुँदैछ होइन हजुर हजुर सुन्नुहोस् न के हरे मेरो यो एड्रेसको अलिकति प्रब्लम भएछ कि के भएछ भने चाहिँ मैले तपाईँलाई एड्रेस दिएछु अलिकति अलग म चाहिँ खासमा यता यो पहिला चाहिँ मैले जुन चाहिँ अकाउन्टबाट म अर्डर गर्दै थिएँ त्यो अकाउन्ट युज गरेँ मैले हो पहिला म अर्कै जगा बस्थेँ अन्त अहिले चाहिँ जुन लाइन मैले तपाईँलाई दिएको छु त्यो लाइनबाट अझै अगाडि हाइवेबाट आउँदाखेरि अझै अगाडि आएर दुइटा लाइनजस्तो काटेर त्यो लाइन छोडेर थर्ड लाइनमा चाहिँ तपाईँ पस्नुहोस् भित्र कि भित्र आउँदाखेरि तपाईँको राइट साइडमा फस्ट जुन चाहिँ वाइट कलरको बिल्डिङ छ त्यसको अपोजिटमा चाहिँ एउटा घर छ त्यो तपाईँको पर्पल कलरको गेट छ त्यो गेट चाहिँ मेरो हो अन्त त्यहाँ चाहिँ तपाईँले ल्याइदिनु पऱ्यो दुःख दिनुलाई चाहिँ सरी हो किनकि मैले उल्टा दिएछु तपाईँले चाहिँ त्यहाँ ल्याइदिनु पऱ्यो है पार्सल चाहिँ